धेरैजनाको खाना बनाउनु पर्दाखेरि चाहिँ अलिकति असुविधा हुन्छ तर पनि एस यताउति छर छिमेकीले हेल्प गर्नुहुन्छ कुनै पनि ओकेजन भयो भने हाम्रो फेमिली ठुलो हुनुहुन्छ धेरै फेमिलीमा भएर धेरै प्रेसर त पर्छ तर पनि अब उ छिमेकीहरूले अलिअलि सघाइदिनुहुन्छ जस्तो अस्ति नानीको बर्थडे थियो त्यसमा हामीले बनायौँ पनिर खिर सेल रोटी अनि गोर्खे अचार काँक्राको अचार बनायौँ त्यसलाई गोर्खे अचार भन्छ